ए दाजु तपाईँले त कस्तो टिकट दिनुभएको मलाई उल्टा र पाल्टी टिकट दिनुभएछ तपाईँले चाहिँ नि कालेबुङ सिलगढी जाने टिकट चाहिँ नि अलगडा जाने टिकट दिनुभएछ अब तपाईँले आँखा नहेरी दिनुभयो होला अन्त त्यस्तै भयो हजुर अब त्यो तपाईँले कसरी दिनुभयो खै मलाई थाहा छैन तपाईँले कसरी दिनुभयो हजुर कस्तो आँखा कालेबुङ भनेको होइन अलगडा भनेको अलगडा भनेर टिकट सिलगढीमा दिएर कहाँ हुन्छ त्यसरी दिएर हुन्छ त्यो पैसा कसले दिन्छ वापस दिनुपर्छ अब मेरोमा टिकट छ हजुर होइन तपाईँले त उल्टा र पाल्टी टिकट दिएर कहाँ हुन्छ त्यो पैसा कसले भर्छ त्यो पैसा त मलाई चाहियो अब तपाईँको गोजीबाट पनि दिनुपर्यो त्यस्तो पाराले कहाँ हुन्छ त्यो अलगडा जाने पैसा टिकट छ छ छ ए हुन्छ हुन्छ हुन्छ म तपाईँलाई टिकट पनि देखाउँछु हुन्छ लस् लस् हुन्छ हुन्छ हुन्छ हुन्छ